हलो हजुर भन्नुहोस् भन्नु न नहाँसी हो त ब्रोइलर दोकान पनि छ खसीको दोकान पनि छ सबै कुरो पाइन्छ मासुहरू ब्रोइलरको अहिले दुई सय चालिस चल्दैछ होइन अहिले त रेटै त्यस्तै छ नि बजारतिर पनि बुझ्नुहोस् न होइन अहिले त अब सबै कुरोको महँगाइ बढेको छ नि त मासुको मात्रै होइन हुन्छ मिलाइदिऊँ दिन्छु नि कति जस्तो चाहियो तपाईँलाई ए हुन्छ हुन्छ कहिले चाहिएको होला ए हुन्छ म घरमै पठाइदिन्छु नि तपाईँलाई हुन्छ एड्रेस चाहिँ नि होइन एड्रेस चाहिँ कहाँ होला तपाईँको घर चाहिँ एड्रेस बताइदिनुभयो भने त म घरमै पठाइदिन्छु नि तपाईँलाई रेट त मिलिहाल्छ नि ए हुन्छ हुन्छ म मिलाइदिन्छु नि रेट त केही छैन नाम भन्नुहोस् न तपाईँको मिरा तामाङ ए हुन्छ हुन्छ म पठाइदिन्छु नि तपाईँलाई बिस केजी है हुन्छ कस्तो मासु चाहिन्छ तपाईँलाई ए छातीपट्टिको हड्डी नभएको हजुर हुन्छ अरू त केही चाहिँदैन होला नि है मासु मात्रै चाहिन्छ अरू केही चाहिँदैन मगा होइन म केक पनि मगाइदिनु सक्छु नि चाहियो भने त आइहाल्छ अहिले त अर्डर गऱ्यो भने हुन्छ नि त्यही त हुन्छ हुन्छ म राम्रो पिस गरेर घरमै पठाइदिन्छु नि तपाईँलाई हुन्छ एड्रेस पठाइदिनुहोस् न हुन्छ हुन्छ राखेँ है त म अलिक म अलिकति बिजी छु कि दोकानमा राखेँ है